कालिम्पोङ जिल्लामा भएको धेरै संस्कृतिहरू मनाइन्छ आफ्नै भाषा दिवस सहिद दिवसहरू पालनहरू गरिन्छ चाडबाड वैशाख असार पन्ध्रहरू मनाइन्छ है अन्त अरूमा हेऱ्यो भने अरू धर्ममा हेर्यो भने इसाई मुस्लिम हिन्दू बुद्धिस्टहरू शिखहरूले आफ्ना आफ्ना रीतिरिवाजहरू मनाएका हुन्छ इसाईहरूले बढादिन हिन्दूहरूले चाडबाड दसैँहरू चाडबाडहरू मनाइन्छ अनि बुद्धिस्टहरूले बुद्ध जयन्तीको दिन लोसारहरू मनाइन्छ मुस्लिमहरूले इदुल फितरहरू बकरिदहरू मनाइन्छ र अन्त हामी फरेनको विदेशीहरू मान्छे आएको हामी आफ्नो आफ्नो वेशभूषाहरू लगाएर आफ्नो त्यो ट्रयाडिसनल भएको कल्चरल भएको पुरानो प्रसिद्ध चल्दै आएकोहरू नै त्यहाबाट नै हामी विदेशीहरूलाई देखाइन्छ